हाम्रो यतातिर फुल फलहरूको धेरै आवश्यकता छ र हाम्रो घरतिर अम्बकहरू धेरै के के प्रकारका रोपेको छ र अब त्यही खानलाई नि हुन्छ बेच्नुलाई पनि हुन्छ र हाम्रो यतातिर फुलहरू पनि धेरै प्रकारको हुन्छ त्यो फुलहरूले एकदम राम्रो देख्छ घरहरू नि सजाएको त्यस्तै अनि त्यहाँदेखिको फलहरू अम्बक भयो स्याउ भयो आँपहरू धेरै अब स्याउ त यतातिर त्यस्तो पाउँदैन र किनेर खान्छ र अम्बक त्यस्तोहरू चाहिँ घरतिर रोप्छ र धेरै अझै आलुहरू बैगुनहरू सब्जीहरू धेरै प्रकारको घरमै रोपेको हुन्छ र अब तिनीहरू बेच्नको लागि पनि हुन्छ र हाम्रै यतातिर चाहिँ बेसी आलुहरू खान्छ र त्यस्तो अब जे पायो त्यही खाने छैन हाम्रो यतातिर त्यही भनेर आलुहरू बेसी पाइन्छ र अनि त्यहाँदेखिको केरा हुन्छ केरा अन्त आँप थुप्रै त्यस्तो हुन्छ र यता हाम्रोतिर सबैजनाकोतिर यस्तो रोपेको हुन्छ र बजार पनि लाग्छ बजारमा गएर कतिजनाले बेच्छ र कतिजनाले खान्छ र बेचेर पनि अब धेरै उयो हुन्छ अनि नाफा हुन्छ र अब यतातिर अझै केराहरू केराहरू पनि रोपेको हुन्छ र कोही कोही बेला घरमा पनि खाइन्छ र बेच्नुको लागि पनि लान्छ अनि धेरै प्रकारका के के हुन्छ हुन्छ र फुलहरू झन् यस्तो राम्रो राम्रो हुन्छ कि घरतिर धेरै राम्रो देख्छ अनि अब करेलाहरू भयो धनियाँहरू भयो र थुप्रै भन्दा पनि थुप्रै प्रकारका सब्जीहरू हुन्छ जस्तै कि अब आलु टमाटर बैगुन सबै सबै कुरो हाम्रो यतातिर पाइन्छ र त्यस्तोहरू चाहिँ हाम्रो यतातिर बेसी खाँदैन अनि अब त्यस्तोहरू चाहिँ बेचेर गर्छ अनि त्यहाँदेखिको हाम्रो यतातिर चाहिँ आलुहरू बेसी खाइन्छ आलु बन्दाकोपीहरू पनि रोप्छ हाम्रो यतातिर अनि त्यहाँदेखिको अझै थुप्रै छ के के हो र अब बजारमा लगेर बेच्छ कतिजनाले जस्तो कि तर हामीहरू बेच्दैनौँ किनकि अब हामीहरूलाई पनि चाहिन्छ कोही कोही बेला हामीलाई पनि नपुगेर कोही कोही बेला त हामीहरू नि किन्छौँ र हामीहरूको घरमा चाहिँ आलुहरू बेसी खाइन्छ र फुलहरू त फुलहरू चाहिँ सनफ्लावरहरू छ हुन्छ